ओइ सुन्न के अरे मैले अस्ति क्या त उयो साडी किनेक थिएँ कि मार्केटमा कस्तो राम्रो नि अब ग्रिन कलरको कि मुनिपट्टि हलका वर्क गरेको है यति राम्रो के यति हलका लगाउँदा पनि पुरा हलका भएको हो कलर पनि एकदमै मिठो थियो कि अन्त अस्ति म बिहामा जाँदा लगाएको थिएँ नि लगाएर गएको थिएँ कस्तो राम्रो धे लेखेको सबैले मन पराउँदै थियो अन्त मैले ल्याएर अलिकति मुनिपट्टि मैला लागेको थियो कि त्यसलाई वास गरेको वास गर्दा पनि कलर पनि गएन हो एकदमै राम्रो रहेछ त्यो सिन्थेटिक टाइपको पनि होइन तर सफ्ट क्या त सफ्ट खालको साडी त्यो जरी उयो गरेको छैन साइड बोर्डरमा चाहिँ अलिअलि फुल गरेको हो ग्रिन चाहिँ एकदमै ग्रिन बोटल ग्रिनमा कस्तो राम्रो कि पुरा मनपर्यो मलाई त्यो साडी अन्त सबैले भन्थ्यो कस्तो राम्रो रहेछ तपाईँलाई कस्तो राम्रो देख्यो कहाँ किनेको भनेर भन्दै थियो कि अन्त मलाई एकदम यो अस्ति मैले भर्खर किनेक थिएँ अब फेरि मार्केट गएँ भने चाहिँ त्यो दोकानमा जानु कि एकदमै राम्रो रहेछ राम्रो राम्रो साडीहरू थियो त्यहीँनिर तँलाई साडी उयो गर्दा पनि हुन्थ्यो साडीलाई लागाएर हेर्दा पनि हुने हो उनीहरूले लगी पनि दिँदो रहेछ त्यहीँनिर त्यही दोकानमै कि लगाएर कस्तो देख्छ भनेर आफ्नो फेसमा म्याचिङ गर्नेहरू पनि दिएको एकदमै राम्रो कस्तो राम्रो रहेछ साडी क्या पुरा मनपर्यो मलाई त कि मलाई म त त्यस्तै खालको साडी फेरि किन्नु मन लागेको छ म त्यति साडीहरू किन्दिनँ है तर योपाली मैले त्यो साडी चाहिँ राम्रो रहेछ